हेलो भन्नुहोस् ए हजुर म तल त्यो क्या बजारको सब्जी दोकानको भाइ हजुर हजुर अहिले त यो बर्खाले गर्दाखेरि लोकल सब्जीहरूमा चाहिँ अब त्यही हो हाम्रो यो मुन्टासुन्टाहरू के के जति छ अलिअलि मुलाहरू हो तर बाहिरबाट आउने सब्जीहरू चाहिँ उयो छ हौ यही अब मधेसकैहरू यो पोटल भयो कोपी भयो अन्त गाजर भयो सिमीहरू त्यस्तो छ मन्दागा छ हजुर

हजुर हजुर

हजुर हजुर हजुर हजुर तपाईँलाई कहिले चाहिएको होला

भोलि भोलि बिहान त हुँदैन भोलि बेलुकासम्ममा हुन्छ तपाईँको अर्डर अलिकति ठुलै भयो कि मैले जम्मा पनि गर्नुपर्यो हो मेरोमा स्टकमा भएकोसँग अलिकति पुग्दैन होला त्यही कारणले हुन चाहिँ सक्छ हुन चाहिँ सक्छ आफ्टरनुन भन्दै दुई तिन बज्छ होला हजुर दुई तिन बज्छ तिन बजी चाहिँ कन्फर्म मलाई यसो गर्नुहोस् न तपाईँलाई के के चाहिन्छ हो लिस्ट मलाई त्यो वाट्सएप गरिदिनु होस् हो क्वान्टिटी अन्त मैले कहाँ डेलिभरी दिनुपर्ने मलाई भनिदिनु होस् अनि तपाईँलाई म बिलसँग त्यो पठाइदिन्छु नि ल अहिलेको अब अहिले सब्जीहरू त अहिले त अब तपाईँ क्वान्टिटीमा लानुहुँदैछ म रिजनेबल लगाइदिन्छु नि तपाईँले सुर्ताउनु पर्दैन नि ल हजुर हजुर हजुर ल हुन्छ हवस् थ्याङ्क्यु